हजुर हजुर भन्नुहोस् हजुर हजुर हेलो हजुर हुन्छ

हजुर

हजुर हजुर हुन्छ हजुर ओके हजुर छैन केही पनि छैन थ्याङ्क्यु हुन्छ